हलो हलो हलो भाइ तिमी के उबेरबाट बोल्नु भएको यहाँ म अघिदेखि पर्खिरहेको छु भाइ त्यहाँ मलाई ठिक टाइममा पुग्नु पर्ने थियो तर खोइ त तिमी पनि अहिले केही उ त्यही बल्ल बल्ल फोन पनि लाग्यो यस्तो गरेर त्यो त्यो पनि बुझिँदैन त्यो पनि ल भाइ तर अहिले चाहिँ ठिक टाइममा आउ आइ आइपुग मलाई ठिक टाइममा पुग्नु पर्छ अहिले पन्ध्र मिनट पार भइसक्यो भाइ त्यहाँ मेरो बहुत विशेष काम छ त्यहाँ तर यो त्यही भएर त्यो बहुतै जरुरी छ तिमीलाई यो टाइमभित्र तिमी आउनु बहुतै जरुरी छ नभए बाइचान्स तिमी लेट छ हुन्छ भने चाहिँ मलाई भनिहाल्नु म त्यहाँदेखि अर्कै बन्दोबस्त गर्छु ल अरू कहाँ छ मलाई थाहा थाहा छ होला नि तिमीलाई अहिले अहिले म कहाँ छु यहीँ कोलाबारी मोडमा छु तिमी चाहिँ तुरुन्तै लिन आइहाल अरू कति टाइम लाग्छ तिमी यहाँसम्म आइपुग्नु यो चाहिँ तिमी भन यो पन्ध्र मिनटभित्र आइपुग्छौ र जरुर जरुर आइपुग ल भाइ नभए नभए फेरि म पर्खिँदिन फेरि म नभए अर्कै तरफबाट कोसिस गर्छु ल भाइ ल हुन्छ म धेरै टाइममा पस् पर्खेँ ओके